तपाईँहरूको रेस्टुरेन्टबाट मैले अस्ति खाना मगाएको थिएँ र तपाईँहरूको खाना अति उत्तमै लागेर मैले दोबारा फेरि तपाईँहरूलाई म खाना दुबारा खाना अर्डर गरेको थिएँ त्यसमा मैले दुइटा डबल प्याक गर्ने मगाको थिएँ र मेरो थोरै अलिक प्याकमा कम गर्नु सक्नुहुन्छ भने मलाई अर्डरको अर्डरमा अलिक सामानहरू कम गरेर पठाइदिनु सक्नुहुन्छ भने छ अस्ति पालि पठाउनुभएकोमा तपाईँहरूको राम्रो गरम गरम खाना खाएको थिएँ यसपालि पनि त्यसरी अलिक गरम गरेरै पठाइदिनुहोस् तपाईँ मेरो एड्रेस थाहा छ भने तपाईँ लगाउनुहोस् एड्रेस मेरो यहाँ दस माइल गुम्बा हट्टामा पर्छ तपाईँ अस्ति आएर मलाई दिनुभएको थियो त्यहीँ जग्गामा आएर मलाई दिनुहोस् नियर डक्टर मलिक हस्पिटल छेउमा आएर दिनुहोस् मेरो अर्डर त्यहीँ नै म लिन्छु तपाईँले अस्ति पनि दिनुभएको थियो र अहिले पनि मलाई सक्नुहुन्छ भने अहिले आधा घन्टा मार्फत मलाई तपाईँले अर्डर ल्याइ पुऱ्याइ दिन्छ भने अब ल्याइ पुऱ्याइदिनु हुन्छ भने एकदम ठिक छ